र मैले यो मेटली बजारबाट किनेको यो केसियो घडी चाहिँ अहिले मैले लगाएर हेर्दा चाहिँ यसको डायल पनि राम्रो देखेको थिएँ तर यो डायलबाट पनि पानी पस्ने र यो फिताहरू पनि चुट्टी जाने र यसको यो जुन चाहिँ फितामा भएको कलर त्यो कलरहरू पनि डिसकलर भएर चाहिँ मलाई यो केसियो घडी चाहिँ एकदमै मलाई मन परेन